हेलो ए तपाईँ डिके अङ्कल बोक्नु बोल्नु भएको हो ए हजुर अनि तपाईँ अहिले कस्तो हुनुहुन्छ ए हजर म चाहिँ आरती नर्सिङ होमबाट सिस्टर बोलेको कि हजर अन्त अहिले तपाईँको के छ कस्तो छ भनेर सो सोध्नुको लागि नि तपाईँ निकै भयो नआउनु भएको ट्रिटमेन्टको लागि पनि हो अन्त त्यही भएर तपाईँको के छ अहिले भनेर नि हजुर हजुर ए हजुर हजुर हजुर हजुर ए हजुर हजुर आउनुहोस् न हातखुट्टाहरू दुख्ने त्यस्तोहरूमा त्यो बयमको चिजहरू बासी चिजहरू नखानुहोस् है पेसरको लागि प्रेसर पनि हाई नै होला तपाईँको ए हजुर ए हजुर ए हजुर हजुर हजुर त्यसको लागि चाहिँ ट्रिमेन्ट नुहोस् ना अहिले कहिले अब कहिले तपाईँको टाइम हुन्छ तब आउनुहोस् न हजुर हजुर हजुर हजुर हजुर त्यही त कहिले हुन्छ के मिलाएर आउनुहोस् न दबाईहरू पनि टाइममा लिनुहोस् हजर तपाईँ महिनै पछि ट्रिटमेन्टमा आउनु पर्ने थियो कि तपाईँ नआएको आउनु भएन अन्त कस्तो छ के छ भनेर नि सोध्नुको लागि नि कल गरेँ हजुर हजुर हजुर हजुर हजुर म त ठिकै छु त हजुर हुन्छ अब दबाईहरू राम्रोसगँले लिनुहोस् अन्त हातखुट्टाहरू दुख्नेमा चाहिँ तपाईँले त्यो बासी चिजहरू केही नखानुहोस् न त्यस्तोहरू बार्नुपर्छ हो त्यस्तोहरू नलिनुहोस् अन्त ट्रिटमेन्टको लागि चाहिँ चाँडै आउनुहोस् न हजुर